हाम्रो गाउँघरमा खाना यस्तो खालको पकाइन्छ मसलाहरू प्याज लसुन जिरा धनियाँ जस्तै भोटे मसला त्यस्तैहरू हुन्छ र दैनिक खानाको रूपमा फर्सी इस्कुस गुन्द्रुक त्यस्तै किसिमको खाना खाइन्छ पहाडमा र यहाँ लोक यहाँको सबैले खाने त्यो खाना चाहिँ कुखुराको मासु माछा यस्तै गोरु सुँगुर इत्यादि त्यस्तै खाने गरिन्छ अनि मलसाहरू पनि त्यस्तै हो जिरा धनियाँ त्यस्तै

यहाँ हामी त्यस्तै खान्छौँ रोटी कोदोको ढेडो मकैको ढेडो आटाको पनि ढेडो ढेडो खान सकिन्छ अन्त यस्तै यहाँको सब्जीहरू करेला इस्कुस फर्सी मुला कोपी त्यस्तै तुने बोडी सिमी त्यस्तैहरू खान पाइन्छ यहाँ हाम्रो एउटा यहाँको पहाडको लोकप्रिय खानाहरू मध्येमा यी सबै आउँछ र अरू भन्नुपर्दा त्यस्तै हामी खान्छौँ जस्तो सिम्बल तरुल अन्त तरुल तरुल प्रजातिहरू धेरै छ घर तरुल इस्कुस तरुल घर के के तरुल भन्छ त्यस्तै थुप्रो पाइन्छ यहाँ धेरै प्रकारको फलफुलहरू पनि पाइन्छ